होइन पम्पबाट पानी निकाल्दा जमिनलाई खनेर निकाल्नुपर्छ अनि हामी पनि त्यसरी अब घरघरमा नलका नहुँदाखेरि अब लिन जानुपर्थ्यो धेरै लामो लाइन बसेर अनि दुःख गरेर हामीले पानीहरू ल्याउँथ्यौँ अनि अहिले त अब घरघरमै अब धाराहरू दिएको छ त्यसले गर्दा हामीलाई त्यति आपद छैन र पनि अब अहिले बर्खाको मौसम आउँदैछ अब ह्यान्ड ह्यान्ड पम्पको पानी चाहिँ यतिखेर चाहिँ अब चैत बैसाखमा चाहिँ सुक्छ अनि धेरै दुःख हुन्छ धेरै दुःख उठाउनुपर्छ र अब अहिले गर्मी चढ्दैछ भर्खर अब पुरा गर्मी भइसकेपछि चाहिँ अब ह्यान्ड ह्यान्ड पम्पको पानीहरू चाहिँ सुक्छ अब जमिनमा पानी सुक्खा भएकोले गर्दा सुक्दै जान्छ सुक्छ हुँदैन